दार्जिलिङ डिस्ट्रिक्टमा भएकोले हाम्रो चाहिँ मेन स्वास्थ्य केन्द्र नै भनौँं न अब मेन ठुलो हस्पिटल नै अब दार्जिलिङको इडेन हस्पिटल हो र अब पहिलातिर चाहिँ अब त्यस्तो फेसिलिटिजहरू थिएन बेडहरू हुन्थेन पेसेन्टसहरू अब भुइँतिर लडिरहेको हुन्थ्यो तर अहिले चाहिँ एकदम सुधार भएर गएको छ हो अहिले लिफ्टहरू लगाएर एकदम राम्रो भएको छ र प्रायः जस्तो टेस्टिङ सेन्टरहरू आस पासै राखिदिएको छ टेस्टहरू गर्नु लागि अनि साफ सुधार साफ सफाइ हेर्दा फेरि पनि अब एकदम आजकल चाहिँ अब एकदम हाइजिन चाहिँ मेन्टेन गरेको छ हस्पिटलमा आस पासको जगाहरूतिर पनि अब त्यो वेस्टहरू त्यतिकै फ्याँकिरहेको हुँदैन आजकल चाहिँ एकदम साफ सफाइ छ पहिला फेरि चाहिँ अब दार्जिलिङ इडेन हस्पिटल चाहिँ मलाई धेरै सुधार भएको जस्तो लाग्छ